आज भारतले सामना गरिरहेका पर्यावरण मुद्दाहरू चाहिँ ग्लोबल वार्मिङहरू हो जस्तै अहिले गर्मीहरू पुरा बढेर गइरहेको छ त्यही कारण चाहिँ हिमालहरू पग्लेर समुन्द्रको लेबलहरू बढेर माथि माथि पुगिरहेको छ अन्त जङ्गलहरू पनि पुरा मासिएर गएको छ खेतीबारीहरू पनि रामरी हुँदैन उयो मौसमहरू ठिक ठिक समयमा राम्रो नभएर सबै कुरा परिवर्तन भइरहेको छ अहिले चाहिँ गर्मीमा ज्यादै गर्मी वर्षाहरू समयमा भइरहेको छैन हुनु पर्ने बेलामा जाडो पनि अगाडिदेखि नै पहिलाको जस्तो खालको जाडोहरू हुँदैन अहिले त्यही परिवर्तन चाहिँ म देखिरहेको छु